हाम्रो कालिम्पोङमा चाहिँ है थुप्रै जातको मान्छेहरू बासो बसेको छ होइन जस्तै नेपाली भोटे बङ्गाली बङ्गालीहरू पनि बसेको छ अनि हाम्रो यो भाषाहरू चाहिँ उनीहरूको भाषाहरूलाई चाहिँ अब हाम्रो भाषाले चाहिँ प्रभाव पारेको जस्तो मलाई लाग्छ